अब मनपर्ने सब्जेक्ट चाहिँ मेरो पोट्रेट हो किनकि मान्छेहरूको हामीले फिलिङ्ग्सहरू बुझेरै एक्प्रेसहरू बुझेरै ऊ कुन चाहिँ सिच्वेसनमा छ होइन त्योहरू बुझेर हामीले कस कसको पोट्रेटहरू चाहिँ बनाउने हो जो के आफूलाई पनि मजा आउँछ अनि त्यो मान्छेको कतिवटा कुराहरू पनि बुझ्नुसक्छ भरपुर मिनिङ मिनिङहरू पनि हुन्छ मिनिङफुल पेन्टिङ्ग्सहरू पनि हुन्छ पोट्रेटहरूमा अनि त्यही भएर चाहिँ मनपर्छ कतिवटा डिटेलिङ वर्कहरू हुन्छ होइन अनि कतिवटा नर्मली एब्सट्रेक्ट पेन्टिङ्ग्सहरू पनि हुन्छ पोट्रेटहरूमा पनि त्यति नै हो